एक हजार पाँच सय दस दस हजार चार सय असी पचास हजार पाँच सय पचास पाँच लाख नौ सय उनानब्बे नौ लाख असी हजार त्रिपन्न